हाम्रो क्षेत्रको अनुष्ठान चाहिँ अब पूजा हो दुर्गापूजा शिवरात्रि पूजा सरस्वती पूजामा अब त्यही हो कि सांस्कृतिक साँझहरू हुन्छ र प्रोग्रामहरू कल्चरल प्रोग्रामहरू सांस्कृतिकहरू के के जाति हुन्छ धेरै धेरै नै हुन्छ अब जस्तो दुर्गापूजामा यहाँनेरि ठुलो दुर्गा मन्दिर बनिन्छ त्यसमा अब मिनाबजारहरू पनि लाग्छ बजारहरू लाग्छ यसमा घुम्ने गाउँघरका मान्छेहरू यता पर पर टाढा टाढा डाँडाकाँडा अरू अरू गाउँका मान्छेहरू पनि आउँछन् घुम्ने यता नाच्ने नाचिरहेछन् गाउने गाइरहेछन् प्रसाद खाने खाइरहेछन् अनि प्रोग्रामहरू पनि भइरहेको हुन्छन् मजाको रमाइलो एकदम रमाइलो भइरहेको हुन्छ त्यसको पछि शिवरात्रि पूजामा चाहिँ गायत्री पूजामा यहाँ पुराणहरू लाग्छन् पुराणमा बाहिर बाहिरबाट पन्डितहरू आउँछन् पुराण सुन्नु बाहिर बाहिरबाट दार्जिलिङ कालिम्पोङ खर्साङ कता कताबाट धेरै मान्छेहरू आइरहेको हुन्छन् अनि पिकनिकको सिजनमा पिकनिकहरू पनि मजाले हुन्छ यहाँ डाँडाकुँडा खोला छ याँ अरू अरू जग् गाउँबाट व वनभाज ख्वाउ वन वनभोज खानु आउँछन् अब संस्कृत साँझहरू हुन्छ गाउँ गाउँमा अरूअरू गाउँका गायकहरू नाच नाच्ने नृत्यकारहरू पनि धेरै धेरै आएर नाच्छन् अनि अरू त सक्नु छ पनि भयो धेरै प्रोग्राम गर्नलाई सजाएर मजाको एकदम रमाइलो भएर हुन् हुन्छ रमाइलो एकदमै मजाको हुन्छ एकदमै रमाइलो दोकानहरू पनि पुरा लागिरहेको हुन्छ पुराणमा पनि शिवरात्रि पूजाकोमा पुराणमा पनि दुकानदौडी मेलाबजार जस्तो भोज खाने खाइरहेछन् के खाने खिचडी खाने खाइरहेछन् प्रसादमा खिचडी बाड्ने च आब यहाँ विशेष प्रसादमा चाहिँ अब खिचडी नै चल्छ अर्को फलफुलभन्दा पनि खिचडी नै हुन्छ खिचडीमा एकदमै रमाइलोसँग एकदम मान्छेको भिड हुन्छ बाख्राकोट यहाँनेरि त खिचडी खानुकै ठुलो भिड हुन्छ अब एकदम स्वादिष्ट खिचडी पाउँछ धेरै भिड हुन्छ टपरीमा दिन्छ अलिकति खाँदै फेरि थप्दै खाने पुरा धेरै धेरै धेरै हुन्छ